हेलो भन्नुहोस् हजुर हजुर हो त दोकानमा अहिले आलु छ फुलकोपी छ टमाटर छ अनि सिमला मिर्ची छ खोर्सानीहरू छ ह अँ स सब्जीहरू भाउ अहिले आलु पन्ध्र रुपियाँ छ फुलकोपी बिस रुपियाँ बन्दाकोपी दस रुपियाँ स सस्तै छ अहिले अस्तिको भन्दा हुन्छ हुन्छ अलिक अब अलिक निकै लग्यो भने त म मिलाइदिइहाल्छु नि हुन्छ फलफुलहरू लाने भए पनि छ एप्पलहरू छ अङ्गुरहरू छ हजुर हजुर हजुर हजुर हजुर आउनुहोस् न म मिआ मिलाइदिन्छु हजुर हजुर सबै छ फलफुहरू पनि सबै छ सब्जीहरू सबै छ ए हुन्छ हु हुन्छ हुन्छ